हेलो दाजु हजुर ए सुन्नुहोस् न मेरो यहाँ घरमा क्या त एकछिन ट्यापको प्रबल्म भएर कि सायद नल हेर्नु न खोल्नु खोल्दै छु पानी चाहिँ आएको जस्तो पनि गर्छ फेरि पानी आउँदैन के भयो भयो हौ ए हजुर हजुर चिन्नुहुन्छ नि म त यता टकभरबाट बात गर्दैछु कि तपाईँले हजुर तपाईँलाई हजुर तपाईँलाई अस्ती मैले कल गरेको थिएँ नि याद भयो होइन होइन बाथरुमको प्रबल्म हुँदैछ हजुर हजुर होइन तिनवटा अट्याच छ एउटा गिजरसँग छ अर्को चाहिँ त्यही त्यही नललाई लगेर फेरि यता टोइलेटको फ्लसमा पनि हालिदिएको छ अन्त यता फेरि हजुर बाथरुमकै मेन कलमा पनि छ तर मैले त्यो हजुर ए हजुर हजुर हजुर मेन चाहिँ सायद प्रबल्म चाहिँ तपाईँको त्यो कलमै छ जस्तो लाग्यो मलाई चाहिँ किनकि खोल्दा चाहिँ साउन्ड चाहिँ घरिघरि आउँदैछ सँ गर्छ के गरेको तर पानी चाहिँ झर्दैन फेरि अन्त फेरि यता नालामा प्रबल्म भए त सायद देखा पनि पर्थ्यो होला नालामा केही प्रबल्म छैन माथि मैले सिनट्याक्सहरू पनि सबै चेक गरेँ त्यता पनि केही प्रबल्म चाहिँ छैन सायद कलमै प्रबल्म छ जस्तो लाग्यो त्यो जुन अट्याच भएको तिनवटा कल छ नि हजुर तिनवटा कलमै प्रबल्म छ जस्तो लाग्यो किनकि तिनैवटा कल चलेको छैन नि त

ला हजुर भ्याइ दिनुहोस् न हौ एकपल्ट हजुर

हजुर हजुर तपाईँको कति चाहिँ ला हौ अलि ज्यादा भएन अलि घटाउनुहोस् घटाइ दिनुहोस् न हौ ट्याप चाहिँ अर्को लिएर आउनुपर्छ जस्तो लाग्दैछ अलिक यो पुरानो पनि भयो कि निक्कै वर्ष पुगिसक्यो अन्त हजुर तपाईँ हजुर एउटा एउटा अर्डिनेरी ट्याप ल्याइ दिनुहोस् कि ज्यादा दामको होइन ट्याप चाहिँ अलिक अहिले प्लास्टिको ल्याउँदा पनि हुन्छ ए होइन प्लासटिक नगर्नु कि स्टिलकै गरेर ल्याइ दिनुहोस् कि सस्तो गरेर ल्याइदिनु न पाँच हजारभन्दा चाहिँ अलिक घटाइ दिनुहोस् न हौ चार हजार ठिक्कै हुन्थ्यो त हौ दाजु हु हुन्छ हुन्छ हुन्छ अहिले आउनु सक्नुहुन्छ नि बिस मिनेट लाग्छ हुन्छ हुन्छ हुन्छ हुन्छ छिट्टो गरेर आउनुहोस् है हुन्छ हुन्छ